अब म पुस्तकहरू बाहेक चाहिँ है अब एउटा पत्रिका चाहिँ पढ्ने गर्छु हिमालय दर्पण भन्ने अनि त्यो चाहिँ अब दार्जिलिङमा पाइन्छ तपाईँहरूले पाँच रुप्पे गोटा गरेर पाउँछ हो अब त्यो हिमालय दर्पणमा चाहिँ अब नट ओनली अब दार्जिलिङको कुरा अब स्टेट वाइज हो अनि त्यो अब खेलकुदहरूदेखिको इन्टर्नेसल नेसनल सब नेपाली तर नेपाली ल्याङ्ग्वेजमा पाउँछ त्यो अनि प्लस अब त्यो कामहरूको जो लिफलेटहरू छापेको हुन्छ कति अब त्यो अब मराउहरूको अब त्यो उनीहरूले अब आफन्तलाई इन्फर्म गरेर त्यो पत्रिकाहरूमा अब छापेको हुन्छ अब त्यो हिमालय दर्पण चाहिँ मलाई अलिकति अब राम्रो लाग्छ अब राम्रो भन्दा भन्नु पर्दा चाहिँ अब अब न्युज अब न्युज भनेको कस्तो हुन्छ अब त्यसले चाहिँ अब हिमालय दर्पणले चाहिँ अब राम्रो राम्रो न्युजहरू प्रिन्ट गरेर अब मान्छेसँग कनेक्ट गरेको अब खबरहरू पहुँचाएको जस्तो लाग्छ मलाई चाहिँ